नमस्कार नमस्कार भन्नुहोस्

जान्नु छ अँ हजुर हजुर म अलिकिती म बताउँदै छु धेरै म जान्दिनँ जान्दिनँ अजकल थोरै थोरै भए पनि म बताइ दिँदैछु त्यस्को जानकारी मेरो भन्नुको अर्थ चाहिँ के छ भने आजभन्दा उन्नाइस सय सैतिस साल हो र उन्नाइस सय सैतालिस साल भित्रमा यो चिया बगान सोनादाको यो चाइनाबाट आएको र पछि पछि यो लन्डन ठुल्ठुलो देशहरूमा यहाँ थियो ब्रिटिसकालिनमा यहाँ चियापत्ती सुरू भएको थियो र हाम्रो हाम्रो नेपालीहरू हाम्रो के अरे आदिवासीहरू कोही नेपालदेखि आए कोही चरातीदेखि आए यो लेबर काम गर्नु अब लेबर काम गर्ने भनेको चाहिँ अब हामी थोरै त्यति खेर त त्यति खेरको जमानामा अब धेरै मान्छे थिएन थोरै थोरै हामी थोरै थोरै मान्छे थियौँ मान्छे थिए त्यही मान्छेबाट चाहिँ हाम्रो अब यो जङ्गललाई हटाएर भयो ठुल्ठुलो रुखलाई काटेर यसलाई पन्साएर राम्रो जमिन बनाएर चियापत्ती रोप्न सुरू गर्न थाले आविष्कार गर्नु थाले चियापत्तीको स्वाद लिन अङ्ग्रेजहरू आउँथे यी अङ्ग्रेजहरूबाट चियापत्तीको स्वाद जब पाइसकेपछि यो फ्याक्ट्री बनिनु थाल्यो फ्याक्ट्री बनाउँदै अरूतिर पनि धेरै धेरै धेरै नै आयो डुवर्स पूर्व डुवर्स भ आसाम भयो अब दार्जिलिङ भयो त्यसरी चिन चिन भयो चिनबाट यसरी आविस्कार हुँदै हुँदै हुँदै हुँदै यता ऊ यो जब यहाँ भारतमा आइपुग्यो भारतमा आइसके पछि चियाको उद्योग बढेर गयो चियाको उद्योग बढ्दै बढ्दै बढ्दै बढ्दै बढ्दै बढ्दै आजको दिनमा आजको दिनसम्ममा चाहिँ हामीले के देख्यौँ भन्दाखरि चाहिँ चिया उद्योगमा चाहिँ हामी साह्रै पछि परेको छौँ हामी यहाँको यहाँको चिया क्वालिटी राम्रो भए तापनि हामीले दाम नपाउनु हाम्रो हाजिरा अहिलेको महँगाई अनुसारले त महँगाई अनुसारको हाजिरा हामीले पा पाएको छैनौँ तर कामको दाम पनि हामीले सही रूपमा पाएको छैनौँ र अहिलेको दिनमा अबको दिनमा हामीले दबाईपानी पनि हामीले पाएको पहिला पहिला ब्रिटिसकालिनमा त बहुत राम्रो थियो जब इन्डिया जब उन्नाइस सय चौध सालदेखि उन्नाइस सय दुई हजार चौध सालदेखि यता चाहिँ हाम्रो डुवर्सको कतिवटा बगानहरू सबै बिग्रिँदै बिग्रिँदै चिया बगानहरू बिग्रिँदै बिग्रिँदै बिग्रिँदै बिग्रिँदै जतिपल्ट थियो त्यति राम्रो थियो जति अहिले पछाडि पछाडि हुँदै गयो त्यहाँबाट त्यसलाई चाहिँ त्यो चियाको बोटहरूलाई चाहिँ बदली गर्नु पर्ने हो त्यसलाई एक सय चौध एक सय पन्ध्र वर्ष पुगेपछि त्यो चियाको बोटहरू बदली हुनु प बदली हुन्छ त्यसलाई अर्को रोपनी गर्नु पर्छ ट्रास ट्रान्सप्लानटिङ भन्छ त्यसलाई ट्रान्सप्लानटिङ गर्न पर्छ त्यो त्यो रोपनलाई त्यो नयाँ रोपन गरेर चाहिँ हामीले फेरि नयाँ चिया को उब्जाउने कामहरू हुन्छ र त्यस्ता त्यस्ता कामहरू नभएर चाहिँ खालि चिया सिजनको चियापत्ती उठाएर बस आफ्नो कमाई कमाई चाहिँ भन्डारमा अब जति थुपार्नु सक्छ थुपार्छ छ दिनु खानु हामीलाई त केही पनि छैन तर त्यही हो काम गरेर हाजिरा दिन्छ त्यो हाजिरा रोज रोज दिन्छ त्यो रोज अनुसारको हामीले काम गर्नु पर्छ अनि आठ घन्टा काम गरेपछि बस् हाम्रो बगानबाट कमानबाट छुट्टी हुन्छ र अब त त्यस्तो केही छैन पहिला जति थियो त्यो अहिले त्यो छैन यहाँ र चियाको चियाको मार्केटमा र चियाको बजारमा चियाको उद्योगको कुरा गर्नु हो भने अहिले हामी धेरै पछि छौँ धेरै पछि छौँ यो चिया चियाबारीको एउटा बेग्लै कथा छ यो हाम्रो पुर्ख्यौलीहरूलाई मात्रै थाहा छ को ट्रेड युनियनहरू कुनैमा चुप्प लगेर बसिरहेको छ त्यो एउटा कानुन बनिनु पर्ने थियो त्यो कानुन बनिएको छैन अहिलेसम्म र एउटा ब्रिटिसकालिनले छोडेर गएको एउटा लौरो छ त्यो लौरो मात्रै यहाँ छोडेर गएको छ त्यही लौरो मात्रै हल्लाइरहेको छ यहाँ चियाबगान सारा चिया बगानमा यस्तै मात्रै छ अरू त म के भन्न सक्छु र म त अरू केही भन्नु सक्दिनँ र हजुर ल ल ल धन्यवाद ठिक छ